बागवानीमा विशेष गरी त्यसलाई औजारहरू त्यहाँनिर धेरै प्रयोग हुन्छ जस्तै अब त्यहाँनिर खन्नु पऱ्यो खन्नुको लागि त्यहाँनिर काँटा चाहिन्छ काँटाको प्रयोग गर्छु अनि त्यहाँनिर मल हाल्न पऱ्यो मल हाल्नुको लागि त्यहाँनिर विभिन्न प्रकारको अब त्यहाँनिर डोकोहरू भयो अनि त्यहाँनिर विभिन्न प्रकारको त्यहाँनिर अरू अन्य चिजहरू जुन चाहिँ चाहिन्छ त्यो चिजहरू पनि म प्रयोग गर्ने गर्छु अनि यसलाई विशेष गरी त्यहाँनिर तुलसीहरू भयो अनि त्यहाँनिर अरू अन्य जुन चाहिँ औषधीको त्यहाँनिर रुख पातहरू छ त्यो रुखतहरू चाहिँ म आफ्नो बागवानीमा लगाउने गर्छु अन्त फुलहरू छ जुन चाहिँ फुलहरू लिँदा ओर्दाखेरि त्यसको गन्ध भयो त्यसको झारपातहरू भयो त्यो खाँदाओर्दाखेरि जुन चाहिँ कुरोले गर्दाखेरि रोगलाई पनि सहयोग पुग्ने अनि रोगबाट पनि उन्मुक्ति हुने चिजहरू चाहिँ म आफ्नो बागवानीमा रोप्ने गर्छु